आठ मार्च विश्व नारी दिवस पाँच जुन विश्व पर्यावरण दिवस पन्ध्र अगस्ट स्वाधीनता दिवस भारत देशको पाँच सितम्बर शिक्षक दिवस अनि चौध नोभेम्बर बाल दिवस